बिहान सबैभन्दा पहिला उठेर हातमुख धोएर म चिया फिका चिया बनाउँछु त्यसमा चाहिँ अदुवा अनि चिनी अनि पानी उमालेर त्यो फिका चिया बनाएर सबैलाई दिन्छु अनि त्यसको बादमा चाहिँ ए अन्त त्यसको पछाडि खानासाना पकाइसकेर त्यसको पछाडि बादमा नानीहरू उठेपछि त्यहाँदेखि दुधको चिया पानी उमालेर त्यसमा चाहिँ अलिकति रङ् कडा हालेर अन्त त्यहाँदेखि त्यसमा चाहिँ अलिकति ल्वाङ्हरू हालेर मजासितले पकाएपछि त्यो चिया चाहिँ अलिकति मिठो हुन्छ